मैले खानाहरू अर्डर गर्ने जिपे खोलेको थिएँ त्यसमा चाहिँ आफै पैसा काटिने खालको खोलेको थिएँ अन्त कोही बेला नानीहरूले पनि आफै अर्डर गरेर गर्दो रहेछ पैसा काटिँदैछ होइन त्यसले गर्दा चाहिँ मैले चाहिँ यो जिपेको जिपे चाहिँ बन्द गरौँ भनेर जिपेको अप्सनमा गएर बन्द गर्ने अप्सनमा गएरै मैले बन्द गरिदिएँ